मलाई चाहिँ खानाहरू मध्येमा सबै नै प्राय मलाई मनपर्छ विशेष गरेर मलाई पुरा मनपर्ने चिज चाहिँ मोमो हो होइन मोमो चाहिँ अब बाहिरतिरको पनि त्यति साह्रो ऊ यो लाग्दैन तर आफ्नै किचन आफैले बनाएर खाएको चाहिँ मलाई त्यो चाहिँ धेरै नै मनपर्छ म त्यो अब मोमोहरू चाहिँ अब म आफै बनाउँछु होइन त्यो बनाएर अब ऊ यो खाएको चाहिँ राम्रो लाग्छ होइन